हजुर भन्नुहोस् हजुर भन्नु न अहिले अलि ठिकै छु तपाईँको हजुर होइन त्यो अहिले अलिकति त्यो उसले त्योहरू त्यति एक्ससाइजहरू भएको छैन तपाईँको कि त्यो अलिकति अलिकति मनसुन सिजन भएर अब अहिले त वेदर राम्रै छ तपाईँको कि भाइ तपाईँ तपाईँ अब भोलिदेखि भ्याउनुहुन्छ भने बिहान मर्निङ वाक गएर त जाँदा हुन्छ चौरस्ता माल रोडसम्म

हजुर हजुर वाकमा हजुर हजुर हजुर हजुर हवस् हजुर मसित लिक्विड उसको टु किलोमिटरहरू छ होला दुई तिन राउन्डहरू लाउँदाखेरि हुन्छ होला तपाईँको हजुर हजुर हजुर ए बेस्ट फर हेल्थ बिहान तपाईँको फोर थर्टी फाइभतिर जाँदा हुन्छ होला तपाईँको हजुर हजुर हुन्छ

हजुर हजुर हजुर हजुर इनफ पनि हुन्छ होला त्यतिले त हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अँ हजुर हजुर त्यो बेस्ट हुन्छ तपाईँको हजुर हजुर ड्रिङ्क तीहरू सबै पाउँछ तपाईँको त्यो बेस्ट हुन्छ तपाईँको अहिले अहिले गर्दाखेरि चाहिँ अहिले अब म उयो पनि छैन तपाईँको मनसुन सिजन पनि त्यति अब त्यो गइसक्यो तपाईँ अब अहिले वेदरहरू पनि राम्रो भएर चाहिँ बिहान जाँदा हुन्छ हजुर पुरा हजुर हजुर हजुर त्यो तपाईँको इम्पोस्सिबलै थियो अब अहिले चाहिँ सक्छ अब अहिले त अब भयो अब एक दुई दुई हजुर हजुर हजुर वेदरहरू पनि राम्रै छ अहिले अब जाँदा चाहिँ हुन्छ तपाईँ भनेपछि भोलिदेखि भ्याउनुहुन्छ म भ्याउँछु भ्याउँछु तपाईँको म डेफिनिट्ली म भोलि भ्या हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ